हेलो ए तपाईँ दोकानबाट बोल्नु भएको हो तपाईँकोमा छ नि ए नानीहरूको जुत्ताहरू पाइन्छ ए अन्त के भन्छ नानीहरूको कस्तो पङ्सुहरू छ कि

ए हुन्छ म तपाईँको हलमा जुत्ताको प्राइस चाहिँ कति कति हो ए अन्त नानीहरूको स्कुल जुत्ता पनि पाउँछ हजुर ए त्यही त के भन्छ हस्बेन्डलाई पनि चाहिएको थियो कि जुत्ता त्यही भएर तपाईँको दोकान हुन्छ भनेर अनि हजुर चाहिएको छ कि त्यही भएर म तपाईँको दोकान आउँछु नि म अहिले के के पाइन्छ उयो पङ्सुहरू पाइन्छ ठुलोहरूको पाइन्छ मेरो दस वर्षको एउटा ठुलो छोरी छ एउटा सानो छ अनि ए हुन्छ नि म आउँछु नि तपाईँको दोकान अरू अन्त जेन्सहरूको चाहिँ के के छ तपाईँको दोकानमा चाहिँ हजुर हजुर ए अन्त हजुर नानीको चाहिँ मलाई बेसी गरी चाहिएको थियो कि नानीको चाहिँ चाहिहाल्छ हो अन्त त्यही भएर फोन गरेको नि तपाईँलाई मेरो दुई वर्षको एउटा छोरी छ एउटा ठुलो दस वर्षको छ कि ए सानो तिनो सानो नानीहरूको जुत्ताको प्राइज कति हो होइन दाम चाहिँ कति हो भनेको नि हजुर हजुर हुन्छ दिदी आएर बात गर्छु नि ल